म कुकिङ कक्षामा त काहीँ गएको छुइनँ घरमै खानाहरू साधारण बनाउँछु खसीको मासु पनि बनाउँछु खसीको मासु बनाउँदा पहिले प्याज काटी लसुन अ लसुन अदुवा सबै छिल छिलेर मसलाहरू सबै रेडी बनाउँछु मिक्सरमा पिसेर त्यहाँदेखि अनि अनि खसीको मासु पकाउँछु र चिकन बनाउनु पनि मलाई आउँछ चिकन बनाउँदा पहिले चिकन फ्राई गरेर ग ग्रेभी बनाउनु मन लाग्छ र मलाई मोमो पकाउनु चाहिँ आउँदैन मोमो पकाउनु पुरा सिक्नु मनलागेको छ